हेलो हेलो यता दार्जिलिङ मोबाइल रिपेयर दोकानको दाजु हुनु हुन्छ लि सेमसङ सर्भिस सेन्टर छ नि सेमसङ सर्भिस सर्भिसिङ सेन्टरको दादा नि यता बाटाको यताको दादा ए हजुर त्यही त दादा मैले फोन बनाउन दिएकी थिएँ नि अस्ति एलसिडी गएर

मनबिरेरा हो त्यो त्यो फोन पनि मनबिरेरा हो नाम हजुर मैले त्यही दिएकी थिएँ नि अस्ति कि उयो सु फर्स्टमा चाहिँ त्यो फोन त त्यही दोकानबाटै लिएको हो तपाईँहरूकोबाटै लिएको हो अनि कति तिन साढे तिन वर्ष भयो होला हो लिएको अनि अहिले चाहिँ त्यो फोन खासमा झरेको थियो अन्त त्यही भएर एलसिडी गएछ त्यही भएर नि मैले ल्याएको थिएँ नि ए कति बेला खुला हुन्छ होला नि दादा ए हजुर हुनु चाहिँ कति पर्यो होला नि तपाईँले त्यस्तो धेरै त लिँदिनँ त्यही दोकानबाट किनेको भन्नु भएको थियो खालि त्यो सामानको मात्रै लिन्छु भन्नु भएको थियो अन्त बनाएको त्यो बनाएको त्यो चार्ज लिँदिनँ के भन्नु भएको थियो कति पर्छ होला ए त्यसमा चार्ज चाहिँ तपाईँले जोड्नु भएन है नभए अलि नभए अलि कम हुन सक्दैन थियो होला नि फेरि म अलिक त्यो खासैमा फोन चाहिँ पो पोहोरदेखि नै झर्नु थालेको थियो पोहोरै झर्ने बित्तिकै चाहिँ त्यो एलसिडी गएन अनि त्यसको बाद कति झर्यो होइन बिच बिचमा पनि झर्थ्यो तर अस्ति चाहिँ एक्कासी त्यो झरेको थिएन एलसिडी जाँदा चाहिँ एक्कासी एलसिडी गए पछि चाहिँ त्यस पछि चाहिँ पुरा असुविधा भयो अनि अब फेरि अब यो खासैमा चाहिँ नयाँ लिएको ठिक पर्थ्यो होला कि यसरी स्क्रिन चेन्ज गरेको चाहिँ कति थाम्छ थाम्दैन होला ए हजुर दा ए दादा अनि ऊ चाहिँ अब फेरि झर्यो भने पनि त्यो एकदम ऊ डेलिकेट हुन्छ होला नि कि त्यस्तो हुँदैन अलिकति चाहिँ आफैँ सम्हाल्नै पर्यो नि त्यसै चाहिँ ए अन्त त्यो फोनको अब यो फोन त पुरानो मोडल हो कि अनि फोनको कभर पनि तपाईँको दोकानमा पाउँछ होला यो सेमसङ ग्यालेक्सी अनि यो त खै कुनै दोकानमा पनि पाउँदैन पुरानो मोडल भन्नु हुँदै थियो हजुर पाउँछ होला कभर नभए कभर छैन भने त फेरि अलिकति उयो हुन्छ होला कि ए ए हुन्छ दादा उसो भए म भोलि आउँछु नि त दादा अहिलेलाई राखेँ दादा हुन्छ भोलि दिउँसो कति बेला हुन्छ आउँछु नि दादा हुन्छ धन्यवाद दादा हुन्छ हुन्छ